ए हजुर घरमै छु घरमै छु हजुर हजुर ए हजुर हजुर ए हजुर त्यही त जाने त अस्तिदेखि नै सोचेको कि टाइमै पाएको छैन हो तपाईँ चाहिँ कहिलेतिर जानुहुन्छ होला मलाई एकपल्ट कल गर्नुहोस् न हजुर हजुर

ए आज नै जानु

ए हुन्छ हुन्छ अहिले म हेरेपछि कल गर्छु नि तपाईँलाई ल

हजुर सर त्यही त मलाई पनि अलिकति लोन चाहिएको थियो कि मेरो प्राइभेट एउटा काम छ र त्यही भएर तपाईँकोबाट चाहिँ अब पाउँछ कि पाउँदैन र अब पर मन्थ इन्ट्रेस्ट कस्तो छ के छ त्यही बुझ्न आएको नि सर हजुर ए अँ त्यही त डकुमेन्टहरू के के चाहिन्छ कस्तो चाहिन्छ म त फर्स्ट टाइम हो कि अन्त त्यही भएर थाहै छैन हामी अब क्राइटेरिया के कसो छ डकुमेन्टहरू कति के के सबमिट गर्नुपर्ने हो अलिकति सम् उयो गरिदिनु होस् न सर क्लियर गरिदिनु होस् न के के बुझाउनुपर्ने त्यो आजै बुझाइदिन्छु हुन्छ थ्याङ्क्यु सर